मैले चाहिँ हिजो एउटा कुर्ती किनेको थियो होइन र त्यो कुर्ती चाहिँ एकदम राम्रो थियो मैले जस्तो सोचेको थियो होइन त्यस्तै थियो त्यो कुर्ती मलाई एकदम मन पऱ्यो र त्यो चाहिँ थ्री हन्ड्रेडमा किनेको थियो मैले र त्यो चाहिँ एकदमै राम्रो छ